हेलो बालाजी क्याब सर्भिस मलाई एउटा प्रश्न सोध्नु थियो रातिको साढे बाह्र बजी मलाई एयरपोर्टको लागि ट्याक्सी पाउँछ कि पाउँदैन भनेर मेरो अति शीघ्र कामले मेरो रातिको फ्लाइट परेको छ अन्त म त्यो सोध्नुको लागि तपाईँलाई यो कल गरेको कि रातिको साढे बाह्रको बेला मैले अटो पाउँछ वा फेरि कुनै क्याबको सुविधा हुन्छ मलाई दिल्ली बसन्त बिहारबाट इन्दिरा गान्धी एयरपोर्टसम्मको क्याब बुकिङ गर्नु थियो अन्त त्यसै कारण मैले यहाँ कल गरेको कि तपाईँहरूलाई अलिकति सोधौँ कि कुनै क्याबको व्यवस्था हुन्छ वा फेरि कुनै अटोको पनि व्यवस्था हुन्छ कि हुँदैन भनेर समय तपाईँको ठिकै बाह्र पन्ध्रतिर बसन्त बिहारको आठ नम्बर अपार्टमेन्टको अगाडि तपाईँहरू आइदिनु तपाईँ आइदिनु होस् अनि एयरपोर्टको समय चाहिँ लगभग एक बजे पुर्याउनु पर्छ त्यो चाहिँ समयको उल्लेख हो